अब जाडो महिना लाग्दैछ चिसो पानी खाएर त हुँदैन भनेर सोचेर मैले एउटा फ्लास्क मँगाएको थिएँ सस्तो सस्तोमै ल्याएको हो तर घरमा ल्याएर यसो हेरेँ त आज बेलुका पानी तताएर राख्दा तिन दिनसम्म तातै छ मलाई त राम्रै लाग्यो